दर्शनहरूको त के कुरा गर्नु है अन्त मेरो मेन त आत्मरक्षा नै हो आत्मारक्षा नै हो अन्त मलाई किन किन मार्सल आर्टमा इच्छा जाग्यो भन्दाखेरि चाहिँ कतिजना मैले खेलेको देख्थेँ है अन्त कतिजना त्यो त्यो खेलेर नै मार्सल आर्ट खेलेर नै सबैले चि चिन्ने गर्थ्यो है त्यो मान्छेहरूलाई अन्त चिन्छ पनि होइन खेल्यो भने ठुलठुलो उयोहरू पनि हुन्छ होइन मान्छेहरू पनि बन्नसक्छ त्यतिकै खेलेर होइन त्यही भएर मलाई जोस् पनि चल्यो मार्सल आर्ट खेल्न होइन अन्त पहिलाको भन्दा चाहिँ अहिले के परिवर्तन देख्छु भन्दाखेरि आफू आफूमाथि अलिक कन्फिडेन्स बढेको छ होइन अन्त आफूमाथि अलिक कन्फिडेन्स बढेको छ सायद आत्मरक्षा पनि गर्न सकिहाल्छु है केही भयो भने आत्मरक्षा पनि गरिस गर्न सकिहाल्छु होइन फिजिकल फिटनेसहरू पनि राम्रो छ अन्त प्लस पहिलाको जस्तो त्यस्तो डर पनि छैन है अन्त अहिले फ्रिली हिँड्न पनि सक्छु कहीँ कहीँतिर होइन कहीँतिर गएँ भने फ्रिली हिँड्नसक्छु होइन त्यस्तो उयो छैन मलाई त्यस्तो डरहरू पनि लाग्दैन होइन अन्त केही भयो भने म मैले त मार्सल आर्टस सिकेको छु नि त त्यही भएर त्यस्तो डर पनि लाग्दैन होइन म सेल्फ डिफेन्स गर्न पनि सक्छु आफूले आफूलाई आत्म आत्मरक्षा गर्न पनि सक्छु